म है अब स्कुल पढ्दा पढ्दै त्यतिकै है अब मैले जब म स्कुल पढिसकेँ स्कुल पढिसकेपछि मेरो है फाइनल पास गरेँ त्यहाँदेखि मेरो अब मैले विवाह गरेँ है विवाह गरेपश्चात नानीहरू भयो त्यत्तिकै नानीहरू भएर है कति सङ्घर्षहरू गरेर होइन उयो गर्दा त्यत्तिकै अब उयो गर्दाखेरि मेरो हजबेन्डको पनि अब मृत्यु भयो है मृत्यु भएपश्चात् मैले उनीहरूलाई पढाउनुको लागि है धेरै धेरै दुःखहरू गर्नु पऱ्यो म यहाँदेखि कहाँ कहाँ गएर है उनीहरूको लागि मैले पर्वरिसको लागि मैले धेरै कुराहरू गरेँ र मैले अब आफू खटेर खाने आफूले कसरी कसरी चाहिँ हामी अब उयो गर्नुपर्छ कसरी नानीहरूलाई है अघाडि बढाउनुपर्छ त्योपट्टि लागेर है हामीले मैले अब धेरै सङ्घर्ष गरेँ गर्नु नसक्ने कुराहरूलाई पनि मैले त्यतिबेला मैले प्रयास गरेर गरेँ र म आज को दिनमा मेरो अब सबै कुरा राम्रो भएर आएको छ है त्यसले गर्दा मान्छेले खटेर खानु खटेर गऱ्यो भने चाहिँ मान्छेले केही पनि नसक्ने कुरा चाहिँ केही पनि छैन र मान्छेले अब अघि बढ्नुको लागि चाहिँ मेहनत नै सबैभन्दा ठुलो कुरा हो भनेर म चाहिँ यही भन्छु